विद्यालयको पाठ्यक्रममा चाहिँ हामीलाई धर्मको बारेमा पढाइएन किनभने अब हामी हिन्दू धर्मको हो र हाम्रो विद्यालयमा अरू पनि धर्मका थिए र अब एउटा पार्टिकुलर धर्मलाई रिलिजनलाई पढाउनु त मुस्किलै हुन्छ त्यो सिलेबसमा थिएन पनि र मलाई धर्मको बारेमा त्यस्तो स्कुलतिर त पढाएन विद्यालयतिर त पढाएन र पनि मलाई अलिअलि ज्ञान चाहिँ छ मोरल भ्याल्युज के हो धर्म के गर्छ धर्मले के गर्छ धर्मले कसरी बाँधेर राख्छ भने कुराहरू थाहा छ र पनि अहिले धर्मको नाममा मानिसहरूले निकै नै अँ उयो के भन्छ युद्धहरू गरिरहेका छन् धर्मको विषयमा मेरो धर्म ठुलो हो तेरो धर्म सानो भन्दै जस्तै अहिले मिजोराममा पनि निकै मणिपुरमा पनि निकै चर्चहरू भत्काइँदैछ हिन्दू मुस्लिम त पहिलैदेखि भइआए भइरहेकै त्यो सबैलाई थाहा भएकै कुरा हो र मेरो दृष्टिकोण के छ भन्दाखेरि चाहिँ धर्म चाहिँ मानिसलाई बाँधेर मानिसलाई डिसिप्लिनमा राख्ने एउटा वस्तु हो वस्तु त होइन एउटा क्रम हो त्यो क्रमलाई चाहिँ मानिसहरूले चाहिँ अहिले चाहिँ एकदमै नेगेटिभ थटहरू लिएर हिँडिरहेको छ कसरी भन्दाखेरि अब मेरो धर्म सबैभन्दा ठुलो मेरो धर्म बाहेक अरू कुनै धर्मै छैन सबैले यही धर्मै अप्नाउनुपर्छ भन्ने दृष्टिकोण लिएको छ मेरो पनि त्यस्तै हो धर्म भनेको एउटा मानिसलाई बाँध्ने कुरा हो डिसिप्लिनमा राख्ने कुरा हो र त्यसलाई चाहिँ हामीले एउटा त्यो उद्देश्य लिएर हिँड्नु हुँदैन कि मेरो धर्म ठुलो हो तेरो धर्म सानो हो सबैको धर्म एक हो र सबै समान भएर डिसिप्लिनमा बसेर हिँड्नुपर्छ भन्ने चाहिँ मेरो दृष्टिकोण छ धर्मको विषयमा चाहिँ